म चाहिँ बिहान छ बजे उठछु उठेर टोइलेट सोइलेट गरेर ब्रस सस गर्छु त्यहाँदेखिको नानीको लागि र हसबेन्डको लागि खाजा बनाइदिन्छु खाजा साजा दिन्छु त्यहाँदेखि नानी स्कुल पुऱ्याउनु जान्छु त्यहाँदेखि स्कुलबाट आएर पछि आफू पनि खाजा साजा खान्छु खाजा साजा खाइसकेपछि भाँडा साँडा मोल्छु भाँडा साँडा मोलिसकेपछि फेरि एकखेप धारा जान्छु धारामा गएर लुगा सुगा धुन्छु पानी ल्याउँछु त्यहाँदेखि फेरि आएर नानीको लागि टिफिन बनाउँछु त्यहाँदेखि स्कुल जान्छु स्कुलबाट टिफिन दिएर स्कुलबाट घर आउँछु त्यहाँदेखि आफू पनि खाजा साजा खान्छु भाँडा साँडा मोल्छु त्यहाँदेखिको फेरि एकछिन रेस्ट गरिपछि चाहिँ नानी लिनु स्कुल जान्छु स्कुलको नानी लिएर स्कुलबाट आउँछु त्यहाँदेखि चाहिँ स्कुलबाट आएपछि चाहिँ नानीलाई लुगा सुगा फेरिदिन्छु त्यहाँदेखि नानीको हात मुख धोइदिन्छु खाजा बिस्किट चिया दिन्छु त्यहाँदेखिको फेरि ट्युसन लान्छु त्यहाँदेखि ट्युसनबाट घर आउँछु घरमा आएर फेरि एकखेप पानी लिनु जान्छु खाने पानी लिनु खाने पानी लिएर आएपछि चाहिँ त्यहाँदेखि बेलुकाको लागि खाना साना यसो रेडी गर्नु थाल्छु त्यहाँदेखि खाना साना रेडी गर्दा गर्दै छ बजिहाल्छ छ बजेपछि नानी लिएर आउँछु त्यहाँदेखि फेरि खाना आधाउधी बनाएर चाहिँ त्यहाँदेखिको आठ नौ बजीतिर चाहिँ खाएर चाहिँ सुत्छु हुन्छ